पश्चिम बङ्गाल राज्यको जलपाइगुडी जिल्लामा बस्छु र भारतमा जति पनि अब टिभीहरूतिर टिभी सोमा आउने जति पनि अब न्युज च्यानलहरू छ होइन जस्तै आजतक भयो जी न्युज भयो इन्डिया टिभी भयो कतिवटा च्यानलहरू छ त्यो च्यानलहरू म हेर्छु र हामी त्यो च्यानलहरू हेरेर नै अब देश विदेशको कुराहरू हामीले थाहा पाइरहेको हुन्छ होइन र अब बाह्र इन्टरनेसनल नेसनल र इन्टरनेसनल न्युजहरू त अब हामीले टिभी च्यानलहरूमा थाहा भइरहेको हुन्छ तर हामीले लोकल जति पनि हाम्रो वरिपरिका कुराहरू हुन्छ जो त्यो चाहिँ हामीले अब हाम्रो लोकल भयो अब जस्तै हिमालय दर्पण भयो सुनाखरी भयो यो पत्रपत्रिकाहरूबाट चाहिँ हामी थाहा पाउँछौँ र हाम्रो डुवर्स दर्पणहरू पनि छ यस्तो पत्रपत्रिका जसले हाम्रो वरिपरिमा भएको जति पनि घटनाहरू भयो दुर्घटनाहरू भयो राम्रो नराम्रो सबै पक्षहरूलाई लिएर चाहिँ अब देखाइरहेको हुन्छ र यो पत्रपत्रिका सँगसँगै अब हामी जति पनि अब न्युज च्यानलहरूमा जो न्युजहरू अब फ्लास हुन्छ होइन हामी अब हेर्छौँ त्यसमा अब कतिवटा त पक्षको पनि हुन्छ निष्पक्ष पनि हुन्छ अब कस्तो भनेदेखि अब निष्पक्ष पाराले पनि अब कतिवटा न्युज च्यानलहरूले अब नि भनिहाल्दैन किनकि अब हाम्रो जस्तै बङ्गालमा कतिवटा च्यानलहरू हुन्छ होइन रुलिङ पार्टीहरूलाई लिएर बोलिरहेको हुन्छ अब देशको कुराहरूमा लिएर अब देशको अब प्रधानमन्त्री अहिले को छ र उनीहरूकै सपोर्टमै बोलिरहेको हुन्छ भनौँ यसै भन्नु हो भने कि त अब निष्पक्ष चाहिँ च्यानलहरू प्रायः हुँदैन नै होइन अब जस्तै न्युज च्यानलहरू अब न्युज रिपोर्टरहरू अब एउटा न्युजमा बोल्छ होइन अब मेरो न्युज चाहिँ टप हो भनेर भनिरहेको हुन्छ तर त्यही मान्छेले फेरि अब के भएर फेरि अर्को च्यानलमा गरिरहेको हुन्छ होइन फेरि त्यही च्यानलमा गएर मेरो न्युज नै टप हो मैले नै बोलेको चाहिँ सत्य हो भन्ने कुराहरू गरिरहेको हुन्छ होइन त्यस्तै अब त्यस्तै रिपोर्टरहरू छ र हामीले अब नाम लिइहाल्नु हुँदैन त्यस्तो रिपोर्टरहरूको होइन तर अब भन्दाखेरि चाहिँ अब हामीले जान्ने कुरा पनि जानिरहेका छौँ नजान्ने कुराहरू पनि जानिरहेका छौँ र न्युज च्यानलहरू भयो होइन एक सौै अस्सी भन